दार्जिलिङमा मनाइने चाडहरूमा एउटा चाहिँ हो दसैँ हो मेन त दार्जिलिङमा अब नेपालीहरूको हो दसैँ हो दसैँमा अब टिकाहरू लाउने गर्छ सबैले आफ्आफ्नो घरमा आफ्आफ्नो परिवारसँग समय बिताउने टाइम हो त्यो दसैँ होइन दसैँ त्यतिबेला धेरै रमाइलो हुन्छ सबैको घरमा अब टिकाहरू लगाइरहेको हुन्छ आफन्तहरू भेट्ने समय भनेकै त्यही हो दसैँ हो अन्त दसैँ पिछे आउँछ अब तिहार आउँछ फेरि तिहारमा अब तिहारमा पनि रमाइलो हुन्छ दैउसी भैलो खेल्ने समय त्यही हो तिहारमा अन्त दार्जिलिङमा अर्को मनाइने भनेको माघे सङ्क्रान्ति हो हो त्यसमा अब सबैले तरुलहरू खान्छ खानेले आफ्आफ्नो जातको फुलपाती मनाइन्छ दार्जिलिङमा फुलपातीमा चाहिँ अब आफ्आफ्नो जातको वेशभुषा लाएर र्यालीहरू निकाल्ने गर्छ मान्छेहरूले कि आफ्नो जातको लागि अब गरेको जस्तै हो त्यो फुलपाती अन्त ल्होसार मनाइन्छ दार्जिलिङमा ल्होसार एकदम अब त्यो आफ्आफ्नो हुन्छ ल्होसार पनि फेरि तामाङको ल्होसार अर्कै हुन्छ सोनाम ल्होसार अर्कै हुन्छ त्यसरी ल्होसारमा फेरि मेन बनाउने भनेको ख्याप्सो हो मिठाइहरूमा खिरहरू पनि बनाउने गर्छ अन्त आउँछ अब बुद्ध जयन्ती बुद्ध जयन्ती पनि अब त्यो बुद्धको अब जन्म दिनमा गरिने हो अन्त क्रिस्चियनहरूको आउँछ क्रिसमस क्रिसमसमा अब क्रिस्चियनहरूको धेरै रमाइलो हुन्छ त्यहाँ चर्चमा अब उनीहरूको मण्डलीसँग भजनहरू गाउने गर्छ उनीहरूले उता दार्जिलिङमा अर्को ठुलो एउटा चाडजस्तो मनाइने भनेको पन्ध्र अगस्ट हो पन्ध्र अगस्ट दार्जिलिङमा अब धेरै राम्रो र ठुलो प्रकारले मनाउँछ दार्जिलिङमा उयो लेबोङमा मनाइने गर्छ पन्ध्र अगस्ट चाहिँ सबैको अब विभिन्न स्कुलहरूबाट पार्टिसिपेन्टहरू आउँछ र उहाँले अब परेड र ड्रिलहरूमा पार्टिसिपेट गरेर रमाइलो गरछ